मेरो काम भन्नुपर्दा चाहिँ मेरो काम त त्यस्तो छैन होइन म त एउटा स्टुडेन्ट हो म पढ्दैछु मैले टुवेल्भ पढि सकेर अहिले बिबिए गर्दैछु अनि म सेकेन्ड इयर पढ्दैछु मैले काम भन्दाखरि चाहिँ त्यही हो घरको अलिअलि बिहान उठेर आमालाई सघाउने गर्छु अलिअलि आफ्नो रुम सफा गर्नु अनि कामहरू अलिअलि गरिदिन्छु अरू त त्यस्तो काम त गर्नु पर्दैन अनि म बेसी आफ्नो टाइम चाहिँ स्कुलमा कलेजमा अनि पढाइमा नै बिताउँछु